हेलो मेजर फास्टफुड तपाईँहरूलाई अघि मैले आधा घन्टा अगाडि जुन चाहिँ अर्डर दिएको थिएँ नि चिकन फ्राई राइस र चिकन नुडल्स त्यो चाहिँ अब धेरै टाइम बितिसक्दा पनि यहाँ म भएकोमा आइपुगेको छैन हो एक घन्टा हुनु आँटिसक्यो अब म पनि बाहिर एमर्जेन्सी जानु परेको हुनाले चाहिँ अब मो त्यो लिनु नसक्ने भएर मैले जुन चाहिँ त्यो अनलाइन पेमेन्ट गरेको थिएँ त्यो चाहिँ मलाई तपाईँहरूले अनलाइनै वापस गरिदिनु सक्नुहुन्छ